औ समिता मैले एउटा सल किनेको छु कि कस्तो राम्रो छ कुन चाहिँ कुन चाहिँ होलसेलबाट ल्याएको हो त्यो होलसेलको मलाई चाहिँ थाहा चाहिँ छैन मलाई ल्याइदिएको हो मेरो हसबेन्डले ल्याइदिएको अन्त मेरो यो परिवारमा पनि सबैले मनपरायो हो यो कलर पनि मनपरायो कतिपल्ट मैले धोएँ होला कतिपल्ट मैले लाएँ पनि होला ओडेर हिँडेँ पनि होला बिहातिर पनि गएँ कहाँ कहाँ गएँ बजारतिर पनि ला लगाएर हिँडेँ हो अन्त अझै पनि कस्तो राम्रो क यो कलर पनि मलाई फेबरेट लाग्यो अन्त म सबैलाई देखाउँदैछु मेरो घरमा पनि मेरो नानीहरूले नाता नातिनीहरूले नातिनीहरूले अस्मिता सुस्मिता मेरा घरका बुहारी बुहारीले पनि मनपराए कहाँबाट ल्याउनुभएको तपाईँले कहाँ कुन चाहिँ दोकानबाट ल्याउनुभएको भनेर यस्तो शब्दहरू मलाई सुनाइरहेको थियो अन्त मैले भनेँ मैले ल्याएको होइन मेरो हसबेन्डले ल्याइदिएको भनेर मैले यसरी नै भनेँ अन्त तिमीहरू पनि यसो जाऊ न खोज न बाबालाई भन कुन चाहिँ रेस्टुरेन्टबाट ल्याएको कहाँबाट ल्याएको कुन दोकानबाट ल्याएको होलसेलबाट भनेर यस्तो सोध न खोज न अन्त त्यहाँदेखि तिमीहरू पनि युज गर त्यो सललाई युज गर आमाले त कस्तो राम्रो ल्याएछ यो सलहरू हामीलाई पनि कस्तो मनपर्यो आमाको चोइस त साह्रै राम्रो रहेछ भनेर सबैले मनपरायो अन्त गाउँघरका इष्टमित्र दिदीभाइ दिदीबहिनीहरूले पनि मलाई सोध्यो कहाँबाट ल्याउनुभयो दिदी भनेर यस्तो शब्दहरू गर्यो कहाँबाट ल्याउनुभएको भनेर माइजुहरूले भान्जा भान्जीहरूले पनि सोध्यो मैले यसरी नै भनेँ होलसेलबाट ल्याएको हो तर मैले चाहिँ ल्याएको होइन मेरो हसबेन्डले ल्याइदिएको सरप्राइज दिएको रहेछ खासमा चाहिँ मलाई हो मलाई अति नै खुसी लागिरहेछ अझै पनि यो सल चाहिँ मैले अझै पनि अर्को वर्ष यस्तै खालको सलहरू ल्याएर अरूलाई पनि भन्ने चाहन्छु कि यस्तो यो चाहिँ राम्रो रहेछ कपडाहरू धुँदा पनि राम्रो के अरे रङ पनि नजाने कलर राम्रो यस्तै नै हेर है भनेर मैले साथीभाइहरूलाई भनेको छु धन्यवाद